डिजिटल कला र मानिसले बनाएको कलाका बिचमा एउटै अन्तर छ त्यो के हो भने डिजिटल कला आर्टिफिसियल हो त्यो कृत्रिम हो अनि मानिसले बनाएको कला चाहिँ प्राकृतिक हो त्यसो हुँदाखेरि डिजिटल कला देख्नमा राम्रो हुन चाहिँ सक्छ तर मानिसले बनाएको जत्ति नै त्यो गुणात्मक र असल चाहिँ नहुन सक्छ भन्ने मेरो विचार छ